हाम्रो गाउँमा खेलकुद केन्द्रहरू छैन छैन हाम्रो यहाँ ग्राउन्ड छ जुन ग्राउन्डमा हामी सबै गेमहरू खेल्छौँ लाइक फुटबल भलिबल क्रिकेट ब्याडमिन्टन अनि जे जुन पनि गेमहरू हुन्छ त्यहीँ नै त्यहाँ त्यही ग्राउन्डमै खेल्छौँ अनि आफ्नो हेल्थको लागि बिहान जगिङ रनिङहरू पनि गर्न जानसक्छौँ ग्राउन्डमा अनि केही टुर्नामेन्टहरू भयो भने मतलब भिलेजबाट अफ्नो गाउँबाट नै पैसाहरू कलेक्ट गरेर गर्छौँ गर्छौँ अनि प्ला अनि प्लेयर्सहरूको लागि त्यस्तो केही सुविधाहरू छैन अहिले रह्यो कुरा केही गेमको लागि केही किन्नु छ भने सबैजना आआफ्नो पैसाहरू कलेक्ट गरेर कलेक्ट गर्छौँ अनि त्यही पैसाले नै किन्छौँ पैसाले नै किन्छौँ